हाम्रो क्षेत्रमा पाइने खानाहरू चाहिँ हो गुन्द्रुक त्यो चाहिँ सागको बनाउँछ त्यसलाई सुकाएर मजाले त्यसको चाहिँ हामी अचार पनि खान्छौँ अनि त सब्जीको झोल बनाएर नि खान्छौँ त्यो चाहिँ एकदमै राम्रो हुन्छ गुन्द्रुकको झोल चाहिँ अनि त अर्को चाहिँ हो किनिमा त्यसको चाहिँ हामी अचार पनि खान्छौँ त्यसको झोल बनाएर पनि खान्छौँ अनि त ग्रेभी टाइपको बनाएर पनि खान्छौँ धेरै प्रकारले खान्छौँ अनि त अरूहरूमा चाहिँ हो पनिर त्यो चाहिँ हामीले दुधको बनाउँछौँ त्यो घरतिर नि युज गर्छ त्यो विशेष गरी चाहिँ बिहाहरूतिर युज हुन्छ बिहा मरौहरूतिर त्यो मटर पनिरहरू बनाएर के केहरू बनाएर युज हुन्छ त्यहाँदेखि हाम्रो नेपालीहरूको मेन खाना चाहिँ हो वाचिपा त्यो चाहिँ नेपालीहरूको त्यो अब के के फेस्टिभलहरूतिर पनि युज हुन्छ त्यो चाहिँ अब केही अब पाहुनाहरू आउनुभएको बेलामा पनि त्योहरू बनाएर दिइन्छ त्यो चाहिँ कुखुराको त्यो के भन्छ त्यसलाई कर्चीमर्चीहरूबाट बनाउँछ त्यसमा चाहिँ चामल एड गरेर त्यसरी बनाउँछ वाचिपा चाहिँ अनि त अर्को चाहिँ हो कोदोको ढिँडो त्यो चाहिँ कोदो पिसेर त्यसको आँटा जस्तो हुन्छ त्यो पिसेर त्यहाँदेखि चाहिँ त्यसमा चामलहरू एड गरेर चाहिँ त्यहाँ कोदोको ढिँडो बनाउँछ त्यति नै